म चाहिँ मेरो जीवनमा होइन बेसीभन्दा बेसी पढाइलाई नै महत्त्व दिन्छु किनभने अहिलेको जमानामा पढेको छैन भने होइन केही भन्दा पनि केही गर्नुसक्दैन मेरो आमाबाबुले पढ्नुभएको छैन होइन त्यही लागि मलाई पढाउनुहुँदैछ अब मेरो एम्बिसन चाहिँ पुरा ठुलो सोचेको छु मैले चाहिँ होइन अनि त्यही लागि चाहिँ मलाई चाहिँ प मेरो लाइफमा चाहिँ पढाइ चाहिँ धेरैभन्दा धेरै इम्पोर्टेन छ होइन मैले पढेर यो गर्छु यो गर्छु भनेर सोचेको छु पढेको छैन भने गाउँसमाजमा पनि भेल्यु दिँदैन होइन यसले त केही पढेको छैन के जान्दैछ यस्तो टाइपको गर्छ होइन म चाहिँ त्यस्तो त्यस्तो चाहिँ मेरो लाइफमा चाहिँ नहोस् होइन म गाउँ अलिकति आफ्नो खुट्टामा उभिएको छ भने होइन कसैले पनि केही भन्नुसक्दैन है त्यही लागि चाहिँ मलाई चाहिँ पढाइ चाहिँ धेरै इम्पोर्टेन हो मेरो लाइफमा होइन म चाहिँ पढाइलाई धेरैभन्दा धेरै इम्पोर्टेन दिन्छु अनि मेरो लाइफमा चाहिँ पढाइ नै हो सबै कुरा होइन किनभने अब मेरो बाबुआमालाई चाहिँ म एउटा म होइन मलाई चाहिँ पढोस् है केही कुछ गरोस् अन्त हामीलाई सुखसँग पालोस् अहिले मेरो बाबुआमाले दुःख गरेर पढाउनुहुँदैछ होइन म बादमा त्यही सुख गराउँछु सुखमा बसाउँछु होइन आमाबाबुलाई सुखमा राख्छु भनेर चाहिँ म अहिले पढाइ गर्दैछु है मलाई चाहिँ धेरैभन्दा धेरै पढाइ नै लाग्छ इम्पोर्टेन